म पुरा बगैँचाहरू स्याहार्छु पहिला फुलहरू रोप्छु बगैँचा सयपत्री फुलहरू रोप्छु गदावरी सय सयपत्री अन्त जिरेनिमहरू यिनीहरू रोप्छु त्यस्तो लाइनमा फुलहरू राख्दै राख्दै पछाडि गुवाको अरू फलहरूको बोटहरू रोप्दै जान्छु राम्रो स्याहार्छु म फल फलफुलहरू राम्रो स्याहार्दै जान्छु मलाई पुरा फुलहरू फलहरू रोप्नु मनपर्छ म स्याहार्छु मेरो घरमा फुलहरू कत्ति राम्रो भएको छ फलफुलहरू अम्बक छ आँपहरू छ लिची छ मेरो घरमा फलहरू मैले स्याहारेर फलहरू खान्थ्यौँ यस पालि पनि अब अहिले चाहिँ फुलेको छैन सिजनमा फुल्छ फल्छ हामी खान्छौँ बाँड्छौँ